के के छ सिमीहरू कसरी केजी छ अन्त बन्दकोपीहरू छ फुलकोपीहरु बन्दकोपी फुलकोपीहरू मलाई चार पाँच अन्त उयोहरू के के पाउँछ अन्त मलाई उयो प्रोग्रामको लागी चाहिएको छ सब्जीहरू त्यहाँदेखि प्याज रामभेँडाहरू लसुन अन्त खोर्सानी सब्जी मलाई हो त्यहाँदेखि बन्दकोपी पाँच केजी

ए अरू बिटहरू छ बिटहरू गरिदिनु नि बिट एक पवा आलु अँ चाहिएको बेलुकाको गाडी आउँछ कि बेलुका बेलुकाको गाडीमा पठाइदिनुहोस् न हुन्छ अलिक राम्रो छानेर हुन्छ हुन्छ